नमस्ते भाइ नमस्ते हजुर हजुर

हजुर वार्ड काउन्टर हजुर

त्यसको लागि भाइ हामी क्याम्प स्टार्ट अलरेडी गरिसकेको छौँ कि दार्जिलिङमा जस्तो तपाईँको थर्टी टुवटा वार्ड रहेछ बुझ्नुभयो सबैकै कम्प्लेन आउँदैछ हाम्रोमा अन्त हामी चाहिँ सिङ्गल मतलब आज हप्तामा एक दिन आज एउटा वार्डमा गऱ्यो फेरि अर्को वार्डमा तपाईँको वार्डमा सुनर लेटर छिटो आइपुग्छ हामी बुझ्नुभयो बुझ्छु म अब जत्तिको तपाईँ सिटजनसिप छ दार्जिलिङमा तपाईँको छ त्यत्तिकै म पनि छु म पनि कन्सर्न छु तर फेरि एउटा कामले हुँदैन तर यसमा चाहिँ हाम्रो म्युनिसिप्यालिटीको सबैजना लागिरहेको छ सो दे डुइङ देयर वर्क सुनर लेटर तपाईँको वार्ड नम्बरमा अवश्य नै आउनेवालै छ हामी तब पनि रिटन हामीलाई कम्प्लेन चाहिँ तपाईँले एउटा म्युनिसिप्यालिटीमा गरिदिई राख्नुहोस् हामी त्यसमा छिट्टै काम गर्छ हजुर भा भाया कमिसनर भाया कमिसनर भाया कमिसनर हजुर हजुर हजुर एउटा

अलग अलग हुन्छ नि हौ सम अलग अलग वार्डमा अलग अलग गर्नुपऱ्यो स्योर स्योर हामी लागिरहेको छौँ भाइ यसमा हुन्छ तपाईँको दिनुहोस् हामी यसमा तपाईँको छिट्टै एक्सन लिनेवाला छौँ आन्टी गभर्मेन्ट प्रोजेक्ट हो त्यसमा हामी डिस्कस अब हायर अर्थोरिटीसँग गर्नुपऱ्यो अब हामी त के तर सुझाऊ चाहिँ दिइराख्नु होस् गर्नुपर्छ त्यसमा काम हुन्छ दा हुन्छ ओके